म एक पल्ट सानो हुँदा थ्री फोर पढ्दा चाहिँ मैले एउटा ड्रयिङ कम्पिटिसनमा भाग लिएको थिएँ अन्त त्यो कम्पिटिसनमा चाहिँ म मैले सेकेन्ड म सेकेन्ड भएको थिएँ अन्त मलाई त्यो ड्रयिङ गर्दा चाहिँ एकदम डर लागिरहेको थियो म के हुन्छु भनेर अन्त मलाई मजा पनि आएको थियो त्यो ड्रयिङ गर्दा त्यो पेन्टिङ गर्दा अन्त जति पनि कलरहरू मैले त्यो पेन्टिङमा थपेँ जति पनि मेले त्यो कलरहरू गरेको थिएँ मलाई अझसम्म याद छ मैले यति मजाको पेन्टिङ बनाएको थिएँ त्यति बेला होइन अन्त अब मलाई सेकेन्ड हुँदा चाहिँ म सकेन्ड हुँदै चाहिँ मलाई स्टेजमा बोलाउँदा चाहिँ मलाई स्टेजमा बोलाएर अवार्ड दिँदा खदाहरू लगाइदिँदा चाहिँ मलाई एकदम लाज पनि लागेको थियो अन्त मलाई खुसी पनि लागेको थियो सबैको छेउमा चाहिँ स्टेजमा बोलाउँदा चाहिँ मलाई एकदम लाज लागेको थियो अन्त मलाई त्यो दिनहरू चाहिँ अझसम्म थाहा छ त्यो ड्रयिङहरू अझसम्म याद छ